मेरो सेकेन्ड सेकेन्ड एक्सपिरियन्स पनि मेरो इलेक्ट्रोनिक प्रडक्टकै बारेमा छ मैले बोटको हेड फोन अनलाइन अर्डर गरेको थिएँ एन्ड आई रिसिभ्ड द प्याकेज विदिन वान विक होला त्यहाँदेखि चाहिँ म मलाई चाहिँ कस्तो लाग्यो भन्दाखेरि चाहिँ त्यो हेड फोन आई स्टार्टेट युजिङ अन्त एक हप्ता दुई हप्ता भए पछि चाहिँ उसको ब्याट्री लाइफ चाहिँ एकदम घटेर गयो एकोहोरो चार्ज गरिरहनु पर्ने किसिमको है यो चाहिँ मेरो नेगेटिभ एक्सपिरियन्स हो सेकेन्ड प्रडक्टको